म चाहिँ पहिला त्यो लेकमीको फेस क्रिम लगाउँथे कि त्यो क्रिम चाहिँ मेरो अनुहारमा एकदम सुट भएको थियो एकदम राम्रो थियो तर मेरो बानी चाहिँ अलिकति नराम्रो छ कि त्यो कसैले केही एउटा प्रडक्ट भने पछि चाहिँ त्यो अलिकति एक्सपिरियन्स गर्नु मन लागिहाल्छ युज गर्नु मन लागिहाल्छ कि त्यही हिसाबले मलाई एउटा साथीले सजेस्ट गर्यो एउटा फेस क्रिमको बारेमा अन्त मैले पनि उसको स्किनलाई चाहिँ एकदम राम्रो भएछ त्यही सुनेर चाहिँ मैले पनि मगाए त्यो क्रिम सायद मेरो स्किनमा सुट हुन्छ होला राम्रो हुन्छ होला भनेर तर हाम्रो स्किनको टेक्स्चर चाहिँ उसको चाहिँ अलिकति ड्राइमा रहेछ मेरो चाहिँ अलिकति ओइली छ खोइ त्यही भएर होला हो मेरो स्किनलाई चाहिँ अलिकति त्यो क्रिम सुट नभएको हो कि खोइ त्यो क्रिम त्यस्तो हो कि त्यो क्रिम लगाउनु थाले पछि चाहिँ एकदम मेरो स्किनमा चाहिँ एकदम त्यो चिलाउनु थाल्यो क्या एक प्रकारको चिलाउनु थाल्यो त्यहाँबाट यसो अलि अलि फोकाहरू पनि निस्केको जस्तो भयो अन्त मैले सोचे सायद कुनै अरू चिजले पो एलर्जी भयो कि भनेर सोचे फेरि पनि अर्को दिन पनि युज गर्छु झन् मेरो स्किन त झन् अझ पुरा त्यस्तो चिलाउने निस्केर त्यो र्यासेस भएको जस्तो हुन्छ हो कति उयो गरे झन् त्यस्तै हुन्छ झन् त्यस्तै हुन्छ त्यहाँ बादमा यसो विचार गरे कि मलाई त्यो नयाँ क्रिम युज गरेर भएको हो भनेर अन्त यसो त्यो मैले साथीलाई उसको उययमा सोधेँ उसको स्किन त ड्राइ रहेछ मेरो ओइली स्किनलाई चाहिँ त्यो सायद नफापेको होला हो त्यो क्रिम त्यो क्रिमले त मेरो अनुहार त खत्तम बनाइदियो नि अब पहिला क्रिम लगाउँदा त पहिलाको जुन चाहिँ क्रिम युज गर्दै थिएँ त्यसले त मेरो स्किन यस्तो राम्रो भएको थियो खोइ म त सोचे खोइ कुन चाहिँ दिनमा चाहिँ मैले त्यो फेस क्रिम चाहिँ चेन्ज गरेछु भन्ने भयो मेरो स्किन यस्तो बिगारिदियो त्यो त्यो क्रिमलाई त म त रेटिङमा त नम्बर वान पनि दिनु मन लागेन यति साह्रो अब यति साह्रो ठुलो आशा थियो कि त्यो क्रिम चेन्ज गरेर चाहिँ अब सायद स्किन अझ राम्रो हुन्छ होला भनेर सोचेको त मेरो यो स्किन त झन् त्यसले त खत्तम खत्तम बनाइदियो झन् बिगारिदियो त्यो क्रिमले गर्दा मैले डर्मेटोलोजिस्टलाई देखाएर मेरो कति खर्च भयो कति खर्च भयो त्यो क्रिमले गर्दा त्यो क्रिम चाहिँ म चाहिँ मेरो जति पनि अरू साथीहरू छ जसको स्किन चाहिँ अलिकति उयो छ त्यो चाहिँ युज नगर्ने नै एडभाइस दिन्छु त्यो क्रिमले गर्दा चाहिँ मेरो एक त स्किन पनि खराब भयो एक त पैसाको पनि खर्च अहिलेसम्म त्यो अर्को दबाई युज गर्दै छु त्यो क्रिमले गर्दा अझ पनि त्यो स्किन त्यो क्रिमले मेरो स्किनमा यति यति साह्रो दाग बनाइदियो त्यो अलि अलि यसो चाया पनि आयो पहिला त यस्तो सफा स्किन थियो त्यो क्रिम युज गरेको देखि त फोकै फोका अनुहार पनि चाया चाया निस्केर हेरिनसक्नु बनाइदियो त्यो क्रिमले त मेरो त एकदम खत्तम खत्तम क्रिम रहेछ म त त्यसलाई त जिरो रेटिङ दिन्छु जिरो